गाउँमा बिजुलीको प्रयग प्रयोग गर्न सकिने थुप्रै प्रकारको कुरा सामानहरू छन् जस्तै आइरन वासिङ मेसिन माइक्रोवेभ ओभन पानी तताउने रड एलेक्ट्रिक जग रेफ्रिजिरेटर राइस कुकर इन्डेक्स चुल्हा भयो जस्तै अब फोनहरू पनि अब चार्जहरू त्यसबाटै गरिन्छ होइन इन्भटर टिभी

वाइफाई कम्प्युटर ल्यापटप कृषि कृषिको लागि चाहिँ बिजुलीहरू अब त्यस्तो प्रयोग गरिँदैन हामीले चाहिँ चलाउँदैन होइन